हेलो मैले जुन चाहिँ उयो एप्पबाट जुत्ता मगाएको थिएँ मैले तपाईँ त्यहाँ त्यहाँबाट बोल्नुभएको भाइ के भन्छ मैले अस्ति मँगाएको थिएँ अस्तिभन्दा दुई महिना भइसक्यो मैले अर्डर सत्र तारिक दिएको सत्र तारिक दिएको अनि एकैचोटि दुई महिनापिच्छे आयो त्यही कारण चाहिँ मैले यो भनेको किनकि अब एकदमै नराम्रो भयो मैले त रिसिभ गर्नु त अब एक महिनाभित्रै रिसिभ गर्छु भनेको थियो त्यो भन्दा पनि अगाडि तर मैले रिसिभ नै गरिनँ दुई महिना पिच्छे रिसिभ गरेँ मैले दुइटा बुट कि उयो अर्डर गरेको थिएँ एउटा कालो अनि रातो कालो बुट मगाएको थिएँ तर रातो बुट आयो अनि मैले रातो स्यान्डल गरेको थिएँ कालो स्यान्डल आयो एकदमै एकदमै अर्कै अर्कै आएको छ मैले जुन चाहिँ कलर सेलेक्ट गरेको थिएँ त्यो जुन चाहिँ एप्पबाट त्यो त आएकै छैन मलाई एकदमै घिनलाग्दो लाग्यो तपाईँको एप्प किनभने मैले जुन चाहिँ मँगाएको थिएँ त्यो आएन अनि एकदमै क्वालिटी पनि घिनैलाग्दो थियो मलाई त्यो क्वालिटी नै मन परेन अनि भन्नु भने पनि अर्कै अर्कै आएको छ मेरो बुट र स्यान्डल पनि मलाई एकदमै मन परेन तपाईँको एप्प अनि क्वालिटी घिनलाग्दो सबै घिनलाग्दो अनि मलाई एप्पमा जस्तो देखाएको छ त्यो मलाई आएन अब के बोल्नु तपाईँको त्यो एप्पै मन परेन मलाई अब मो त्यो एप्पलाई कहिले पनि राख्ने छुइनँ अन्त अनइन्सटलै गरिदिन्छु अन्त रिभ्युमा पनि एकदमै जिरो स्टार दिन्छु किनभने मलाई त्यो एप्प एकदमै घिनलाग्दो लाग्यो अब अर्को पालिदेखिन् मेरो फेमिलीबाट परिवारबाट कसलाई पनि मैले त्यो एप्प चलाउनु म भन्दिनँ अनि मलाई त्यो रिटर्न गर्नु थियो तर त्यो रिटर्न पनि भएन किनभने अब एकदमै ड्यामेज थिएन भन्दैथ्यो त्यो नराम्रो त्यो चेन्ज नै हुँदैन भनेको थियो अनि डेलिभरी चारजेस पनि एक्सट्रा लाग्यो मलाई त्यो एप्प चाहिँ मनै परेन हो